पहिलातिर चाहिँ नानीहरूले अब पहिला पहिला बुढो मान्छेहरूले चाहिँ पहिलाको मान्छेहरू भन्दा एकदम त्यो दुई हजारहरूसम्मको मान्छेहरूले चाहिँ ग्राउन्डतिर गएर फुटबलहरू खेल्ने गर्थ्यो होइन तर अहिले चाहिँ नानीहरूले चाहिँ अहिले नानीहरूले पनि फोन खेलाउने गर्छ अब त्यो चाहिँ मोर्डन जमाना टेक्निकल जमाना आएको छ